हजुर मेरो मेरो भान्साघरमा चाहिँ धेरै भाँडाकुँडाहरू छन् र मलाई चाहिँ पुरा मन पर्छ हामीहरूकोमा चाहिँ कितली हुन्छ कितलीमा चाहिँ हामीले पानी राख्छौँ र त्यसमा अरू विभिन्न कामहरू पनि गर्छौँ कितलीमा पानी पनि राख्छन् चिया पनि पकाउँछन् कितलीमा चाहिँ चिया पकायो भने हाल्नु सजिलो हुन्छ र कराई कराई पनि कस्तो मजाको हुन्छ हैन कराईको दुईटा कान हुन्छ त्यसलाई पक्डिने भन्छ तर हामीले चाहिँ नेपालीमा कराईको कान भन्छ त्यो कानलाई चाहिँ पक्डेर यसरी गर्छ र प्रेसर कुकरहरू प्रेसर कुकर भनेको जुन भात पकाउँछन् जसमा हामीले जसमा सिटी लाग्छ हो त्यो प्रेसर कुकर त्यसमा चाहिँ हामीले भात पनि पकाउनु सक्छौँ र दाल पनि पकाउनु सक्छौँ अनि त कराईमा चाहिँ हामी सबै कुरो पकाउनु सक्छ भात सब्जी हैन सबै विभिन्न प्रकारको खानाहरू पनि पकाउनु सक्छ र मेरो चाहिँ मेरो भान्साघरलाई पुरा माया लाग्छ मतलब कि म म पुरा मन पर्छ भाँडाकुँडाहरू किन्नु अनि त मलाई चाहिँ धेरै मन पर्छ भान्साघरमा जानु चाहिँ अनि त म गएर खानाहरू पकाउनु पुरा मन पर्छ